ए म त बेसी हौ भमिटिङ र जरो भएर नि कि अन्त दबाई खाँदा नि जाती नहुने हो त्यहाँदेखिको यसरी हस्पिटल एडमिट भए नि डाक्टर देखाउनु आएको मात्रै थिएँ कि त्यहीँ एडमिट गरिदियो कि त्यहीँ एडमिट पो भइराखेको छु अन्त अन्त तिमीलाई चाहिँ के भएको नि ए कुन जग्गाबाट ए कुन जग्गाको हो तिमी चाहिँ ए ए म त यसको म त खानीको पो हो अँ खानी उता निम्बुङ जानेपट्टि पर्छ नि ए अँ सिङ्जीहरू भनेको त सुनेको छैन होला नाम अँ त्यतापट्टिको पो हौ अन्त बिमारले त हो यस्तै हुन्छ हौ जरोले ठ्याप्पै जाती नभएर कि कहिलेदेखिको बिमार भएको अन्त र चाहिँ एडमिट भएको नि अँ डाक्टर अब आउँछ होला हौ अब आउने बेला हुँदैछ

ए अँ अँ आउने बेला हुँदैछ हौ डाक्टर पनि फेरि त्यस्तै छ हौ मेरो त साथी बस्ने पनि ऊ हेर न बाहिर निक्लिएको कि खोइ आइपुगेको छैन कोनि कहाँ हरायो हरायो मलाई त बेसी बिमार भएर हौ तर नि देखाइरहेछु हौ सेएमडेलाई

तिम्रो चाहिँ कसलाई देखायौँ ए अँ है त्यही त राम्रै हेर्छ अरे हौ है त्यो डाक्टरले ए अँ अनि साथी चाहिँ को बसेको छ हौ